हाम्रो गाउँमा सङ्गतहरू सङ्गठनहरू छ हाम्रो गाउँमा भजनकीर्तनहरू छ गानाहरू पनि गाउँछ भजनकीर्तनको हाम्रो गाउँमा प्रोग्रामहरू पनि भइरहन्छ त्यतिखेर नाचगानहरू पनि हुन्छ नेपाली भाषाहरूको भजनहरू पनि गाउँछ के अरे भजन चाहिँ यस्तो एउटा हो म एउटा सुनाउँदै छु कृष्णको भजन हो यो ओम् नमो नारायणको धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन नबजाई देऊ बाँसुरी रुन्छ मेरो मन धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन